ए विकास राई बोल्नुभएको हो ए अँ होइन भोलि म कालिम्पोङ आउँदैछु कि अन्त तपाईँलाई त्यही अब के अरे एक दुईवटा जानकारी मागौँ भनेर नि कि अन्त कालिम्पोङमा अब घुम्ने जग्गाहरू कहाँ कहाँ छ के के कस्तो छ भनेर नि सोध्नुको लागि हजुर हजुर कालिम्पोङको ए हजुर अन्त के अरे हामीले गाडीहरू चाहिँ कहाँनिर पक्रिनुपर्ने हुन्छ कि रिजर्भहरू गर्नुपर्ने हुन्छ कि ए हजुर हजुर हजुर हजुर अन्त के अरे बस्ने व्यवस्थाहरू चाहिँ अब मिल्छ होला है हजुर हजुर ए हजुर घुम्नेहरू चाहिँ एकदम राम्रो छ है ए हजुर ए हजुर के अरे म त्यसो भए तपाईँलाई तपाईँले नै उयो गरिदिनु होस् न है हामीलाई कि अन्त त तपाईँलाई चाहिँ हामीले कहाँनिर भेट्नुसक्छ हजुर हजुर ए हजुर हुन्छ म

ए हजुर हुन्छ हुन्छ हामी त्यस्तै तिन चारजना छौँ ए हजुर हुन्छ त्यसो भए हामीलाई तपाईँले घुमाइदिनु होस् न है हुन्छ त्यसो भए म तपाईँलाई भोलि कल गर्छु नि ल